अरुण भाइ बोलेको अँ पिक्निक जानु भनेको थियो हो तिमीलाई मैले बिहानदेखि फोन गरेको फोनै उठाएनौ अन्त तिमी फोनै उठाउँदैनौँ मेरो नानीहरू छनछनाएर कस्तो भइरहेको छन् पिक्निक जानलाई हामी इन्जोय गर्ने दिनभरि कहाँ जाने घुम्नु जानुलाई ठिक परेको नानीहरूले मलाई दिक्कत दिइरहेको छ तिमी आएनौ